घरको द्वार सङ्घारमा चाहिँ पानीमा गोबर फिटेर छर्कनुको कारण त्यहाँनिर घरको बाहिर चाहिँ स्वच्छ बनाउनु हो र पानीमा गोबर फिटेर त्यहाँनिर लिपेर राम लिप्दाखेरि चाहिँ राम्रो पनि देख्छ र किटाणुहरू मर्छ र हाम्रो नेपालीहरूले उयो नेपालीहरूमा चाहिँ गोबर एकदमै बेसी महत्त्वपूर्ण हुन्छ किनभने हामीलाई गोबरले धेरै गोबर हाम्रो नेपाली नेपालीको हरेक कार कार्यक्रमहरूमा काम लाग्छ कामलाग्ने चिज हो गोबर र घरको बाहिर सङ्घारमा घरको बाहिर द्वारमा गोबरहरू फिटेर हाल्दाखेरि चाहिँ एकदमै राम्रो हुन्छ एकदमै राम्रो किनभने किटाणुहरू मर्छ र त्यहाँ राम्रो पनि देख्छ